मलाई त अब यत्ति किताबहरू त म पढ्दिन त्यस्तो अब पढ्दिन पढ्दिन म यस्तो सिरियलहरू पनि अब इन्ट्रेस्ट लाग्दैन मलाई अब त्यो त केटीहरूले हेर्ने कुराहरू मलाई त्यस्तो मन पर्दैन म मुभी चाहिँ एकदमै हेर्छु हिन्दी भुभीहरू साउथ इन्डियनहरू एउटा मलाई हिन्दी मुभीको चाहिँ साउथ हिन्दी मुनिलो त अक्षय कुमारले एउटा उयो होलिडे मुभी हेरेको छ ए हेरेको मैले पुरा मन परेछ एउटै टाइम एउटै मिनेट एउटै सेकेन्डमा चाहिँ उसले दसजनालाई एउटै साथीहरूले मिलेर चाहिँ सुट गरेको अब चोर पुलिसको खेल चाहिँ अब एककदम दामी खेलिदिएको छ त्यो हो त्यहाँबाट अब भित्र खोलाभित्र अब गएर अब हिरोमाथि भइरहेको फाइट उयो चोरहरूसँग हो यता साथीले गएर बम्ब फिट गरेर लास्टमा चाहिँ अब त्यो उयो बम्बैले नै अब सबै उडाइदेको छहरू त्यस्तोहरू छ अब पुरा मनपरेको मलाई कि त्यो साउथ इन्डियनमा ए उयो साउथ इन्डियनमा चाहिँ अब साउथ इन्डियनमा त्यो उयो हिन्दी मुभीहरू त पुरा मनपरेको त्यो कारण चाहिँ पुरा मनपरेको थियो अन्त मैले त्यही हेरेको